हाम्रो यो जलपाइगुडी जिल्लामा मेन हाम्रो जुन चाहिँ जिल्ला भन्छ जलपाइगुडीमा त्यसमा हाम्रो मुख्य स्रोत त के भने कृषि उत्पादन त छैन हाम्रो हाम्रो त चियाबारीकै उद्योग छ चियाबारीमा हामीले छ वर्षसम्म बन्द भएर पनि हामीले केरला बेङलोर दिल्ली बम्बईतिर हाम्रो युवाहरू गए काम गरे र जनताले धेरै दुःख पाए हामीले जुन चाहिँ जिआर भन्छ जेनरल रिलिफ साधन जुन चाहिँ रिलिफ पाउँथ्यो त्यो पनि हामीले पाउन छोड्यौँ र हामीलाई जाग्रत प्रान्त के अरे केही पनि दिएका छैनन् के तपाईँले आफ्नो जिल्लामा बेरोजगारी भएको देख्नु भएको छ भनेर तपाईँले क्वेसन गर्नु भयो तर बेरोजगार त बहुत छ किनभने हामीले बेरोजगारी छौँ अहिले पनि म बेरोजगार छु मेरो घरमा सबै बेरोजगार छ हाम्रो सबै दादा भाइहरू सबै नै केरलामा गएर मद्रासमा गएर चेन्नई भनौँ त्यहाँ गएर काम गर्छ यहाँ त केही पनि छैन हाम्रो चियाबारीको एरियामा के तपाईँहरूले हामीलाई कुनै राम्रो उपाय दिनु सक्नु हुन्छ हाम्रो बङ्गालमा केही छैन जलपाइगुडी डिस्ट्रिक्टमा